चियाको बारेमा कुरा गरौँ भने त अब हामी दार्जिलिङ जिल्लाबाटै बिलङ गर्छु अनि म चाहिँ एउटा न्युक्लियर फेमिलीबाट आउँछु जहाँ चाहिँ मेरो मम्मी पापा र म छु मेरो मम्मीले चाहिँ एकदम फ्लेभर टीमात्रै खानुहुन्छ जहाँ चाहिँ पानीमा रङ उमालेर त्यसै अलिकति उमालेर राखेर खानुहुन्छ जसमा चाहिँ चिनी र नुन केही पनि मिसाउनु हुँदैन है फिका खानुहुन्छ अनि मेरो बाबाले चाहिँ टी चिया चाहिँ वा एकदम कडा बनाएर दुध र अलिकति चिनी हालेर खाने गर्नुहुन्छ अनि म चाहिँ फिका जसमा चाहिँ अलिकति चिनी हालेर खाने गर्छु है अनि त्यसै कारणले चाहिँ हाम्रो तिनजनाको चाहिँ बेग्लै बेग्लै फ्लेभर उयो गर्ने छ हाम्रो डेलिको उयो रुटिन